यहाँ कफी पाइन्छ ए कति के के पाइन्छ होला यहाँ ए होइन कफिको ब्रान्डहरू चाहिँ के के होला नि है हेलो ए म नि यहाँ भाइ बोल्दै छु कि तपाईँको कफी दोकानमा आउनु पऱ्यो भनेर नि यहाँ मेरो साथीहरू नि आएको छ कि अनि उहाँहरूलाई पनि ए त्यही त त्यहाँ तपाईँकोमा कफी खुवाउनु ल्याउनु पऱ्यो भने नि अहिले दोकान तपाईँको खुला छ कि छैन हो भनेर नि ए छ है कतिखेर सम्म खुल्ला हुन्छ हो तपाईँको कफी दोकान चाहिँ ए तपाईँको लोकल प्रडक्ट हो कि इन्टरनेसनल प्रडक्ट हौ लोकल कफिहरू हुन्छ है त्यही त मेरो साथीहरू आएको छ कि गेस्टहरू यसो हाम्रो लोकल गेस्टहरूलाई पनि यसो तपाईँको कफी दोकानमा ल्याएर टेस्ट गराउँ भनेर नि कस्तो खाले कफिहरू पाइन्छ भनेर नि

ग्रिन टी पाइन्छ त्यहाँनेरि

ए हुन्छ हुन्छ हुन्छ हुन्छ

हामी चारजना आउँदैछौँ कि साथीहरू एकैछिनमा आइपुगी हाल्छौँ तपाईँको खाली होला नि है दोकानहरू त ए हजुर हजुर राखेको थिएँ कि अन्त मेरो साथीले ग्रिन टी खाने इच्छा गरिराखेको छ कि टेस्ट गर्ने अन्त तपाईँको पाइन्छ कि पाइँदैन भनेर नि एभाइलेभल छ है हुन्छ म त्यसो हो भने म मेरो साथीहरूलाई लिएर आउँदैछु नि है केही क्षणमा एकैछिनमा कहाँनेरि पो पऱ्यो तपाईँको यो कफी सप त एक्जेक्ट लोकेसन बताइदिनु होस् न मलाई हवस् हवस् ए हुन्छ हुन्छ तपाईँको कफी सपको दोकानको नाम छ ए हुन्छ नाम भनिदिनु होस् न म आइहाल्छु त्यसो भने ए हुन्छ हुन्छ त्यहाँ आए पछि सोद्धा भइहाल्छ है सबलाई हुन्छ म त्यसो भने आइहाले नि त